हेलो सुनिता बहिनी तिम्रो पूजाको बजार सपिङ भयो कि भएन म एउटा मैले खुदै सपिङ गरेको ग्रफ खुदै तिमीलाई तारिफ गरेर भन्दैछु एउटा एउटा यहाँ नयाँ ब उत्यो दोकान रहेछ क्या हो बहुत राम्रो डिस्काउन्टमा राम्रो कम्ती प्राइजमा एकदम राम्रो कपडा लाग्यो मलाई जसले पनि हेऱ्यो सबैले मन परायो त्यस्तै गरेर म पनि अन्त तिमीले किनेको छौ कि छैनौ किनेको छैन भने चाहिँ भन्नु मेरो पनि जाने त्यो दोकानमा काम छ त र फेरि पनि अरू अरू पनि मेरो अरूहरूलाई यो दसैँ चाँडबाँडमा अलिकति गिफ्टको लागि पनि किनौँ भनेर सोचेछु ल कहिले कहिले टाइम हुन्छ मलाई भन्नु र हामीरू फेरि पनि किन्छु म एकदम धुँदा पनि कलर पनि जाँदैन मैले त कतिवटा हेरेको पनि देखेको थिएँ बाफरे मान् यति कम दाममा किनेको भनेर कसैले विश्वास पनि गरेको छैन ल अन्त ती अन्त तिमीले पनि देखे भने खुसी लाग्छ तिमीलाई पनि विश्वास लाग्दैन अन्त फेरि कहिले ल म त फेरि पनि जान्छु तिमी पनि टाइम निकालेर मलाई भन ल अरू म तिम्रो लागि यो टाइम पनि जान्छु मेरो पनि जरुरी छ ल ओके ल बाई